भर्खरै जन्मिएको बाछा बाछीहरूको हेरचाह चाहिँ यसरी गरिन्छ बाछा बाछी जन्मिनुभन्दा अगाडि चाहिँ अब माउको चाहिँ पहिला राम्रो देखभाल गर्नुपर्छ माउलाई चाहिँ अब राम्रो राम्रो दानाहरू पकाएर दिनुपर्छ घाँसहरू राम्रो राम्रो दिनुपर्छ अनि जब बाछा बाछीहरूको जन्म हुन्छ तब चाहिँ बाछा बाछालाई चाहिँ माउको अगाडि राख्दिनुपर्छ त्यहाँदेखि माउले चाहिँ अब त्यसलाई पुरा सफा गर्छ त्यसलाई सफा गरिसकेपछि चाहिँ अब बाछालाई चाहिँ मान्छेले नै पक्रेर माउको दुध खुवाउनुपर्छ त्यहाँदेखि अब गाईको त चारवटा थुन हुन्छ चारवटामा तिनवटा थुन चाहिँ दुहेर मान्छेले राख्छ अनि एउटा थुन चाहिँ बाछालाई खुवाउँछ सधैँ त्यसो गर्दा गर्दा चाहिँ अब यस्तै एक दुई महिना चाहिँ बाछालाई माउको दुध मात्रै गाईको दुध मात्रै खुवाइन्छ त्यो खुवाइसकेपछि अब त्यहाँदेखि बिस्तारी बिस्तारी दानाहरू अब त्यसलाई खुवाउने कोसिस गर्नुपर्छ अब आँटाहरू फिटेर भयो फिटेर त्यहाँदेखि भुसहरू फिटेर चाहिँ त्यसलाई अलिलि खुवाउने आदत गराउनुपर्छ त्यसरी खाँदै खाँदै गएपछि चाहिँ अब त्यसलाई बिस्तारी बिस्तारी घाँसहरू पनि खुवाउने बानी गर्नुपर्छ किनभने अब त्यो दिनदिनै बढ्दै गएपछि अब त्यसलाई माउको दुधले मात्रै अब पुग्ने होइन जत्ति ठुलो हुँदै जान्छ त्यति त्यसलाई बेसी चाहिन्छ अब त्यसलाई दुधले मात्रै हुँदैन त्यही कारणले गर्दाखेरि चाहिँ अब त्यसलाई घाँसहरू पनि खाने बानी गराउनुपर्छ अनि अब यदि बाछा बाछी जन्मिएर नै माउको माउ मऱ्यो भने चाहिँ अब बाछा बाछीलाई चाहिँ अब बोतलमा दुध लगाएर कस्तो पाराले हुन्छ अब त्यसलाई खुवाउनुपर्छ अब माउ नहुँदाखेरि चाहिँ अब स्याहार्नुमा धेरै असुबिस्ता हुन्छ त्यही कारणले चाहिँ त्यसलाई छिटो नै अब मान्छेहरूले आँटाहरू घोलेर खुवाउनुपर्छ त्यसलाई छिट्छिटो अब अरू खानामा चाहिँ अब त्यसको लागि चाहिँ अ अरू खाना चाहिँ अब त्यसलाई छिटो छिटो गर्दै खिलाउने आदत गराउनुपर्छ त्यसो हो भने मात्रै अब गाईलाई चाहिँ गाईको बाछा बाछीहरूलाई चाहिँ राम्रो भएर जानेछ अनि यसरी अब जब त्यसले घाँस खानु थाल्छ घाँस खानु थालिसकेपछि चाहिँ अब त्यसलाई चाहिँ माउको दुध बन्द गरिदिँदा पनि हुन्छ